हामी चाहिँ जाँदाखेरि त्यहाँनिर कस्तो सामानहरू बोक्छौँ भन्दाखेरि चाहिँ त्यहाँनिर अब म ग्लोभ्सहरू लाउँछु हाततिर अन्त पेन्ट भेस्ट लगार ग्लोभ्स लाउँछु हातमा अनि के ऊ यो गर्छु बाइकमा त्यहाँनिर बाइकमा पेट्रोलको ऊ यो ट्याङ्कहरू सबै फुल ट्याङ्क गर्छु

दोकानहरू भेट्छ भेट्दैन त्यत्रो टाढो बाटो छ त्यो अब म ट्राभल ट्राभलमा जाँदाखेरि चाहिँ ग्लोभ्स लगाउँछु पेन्ट कम्प टिसर्ट भयो मेरो जुत्ता चि बाइ बाइकमा जान्छु अनि के अरे केही दोकानहरू भेट्छ भेट्दैन ऊ यो हुन्छ सुविधा हुन्छ र मलाई त्यही लागि चाहिँ के फुल ट्याङ्क गर्छु आफ्नो बाइकमा अन्त चाहिँ त्यहाँदेखिन् चाहिँ निस्किन्छु त्यहाँदेखिन् चाहिँ अब त्यहाँ जाँदा जाँदा हामी मैले के भेट्यो भने त्यही लागि सबै स सुविधाहरू गरिराख्छु त्यहाँनिर ऊ यो गर्दाखेरि पनि त्यहाँ केही भयो भने आफूलाई अब सुविधाहरू हुन्छ मलाई त्यहाँनिर केही ऊयो गर्दाखेरि अब यहाँ केही अब ऊ योहरूले अब त्यहाँनिर मान्छेहरूले कहिले ऊ योहरू गर्यो भने त्यहाँ ऊ योहरू एकदमै ऊ यो गर्छ र हुन्छ यति लामो बाटो जाँदाखेरि आफूलाई अब आफूलाई एकदमै त्यो सबै कुरो त कम्फोर्टेबल चाहिन्छ अब सबै कुरो आफूले ऊ यो गरेर जानु पर्यो सबै कुरो पानीहरू सबै ठिक ठाक ब्याग ब्याग बोक्छु आफूले सबै लुगा बोक्छु अब त्यहाँनिर ऊ योहरू हुन्छ आफ्नो फेरफारे लुगाहरू बोक्नु पर्छ ब्यागमा बोक्छु सबै कुरा सबै कुरा अब आफूलाई त अब म यहाँ बाइ चानस बिमारहरू हुन्छ अरे त्यहाँनिर एकदम बिमारीहरू भयो भने दबाईहरू पनि बोकिराख्छु अब त्यहाँनिर दोकान भेट्छ भेट्दैन एक दुई दिनको लागि त अब खाने कुराहरू बोक्नु पर्यो आफ्नो लागि खाना कुरोहरू पनि बोक्छु आफूले पनि ऊ यो बनाएर खाने कुरोहरू टिफिनमा हालेर बोक्नु पर्छ त्यहाँदेखिन् चाहिँ हामी पनि त्यहाँदेखिन् अब एक्लै निक्लिनु पऱ्यो जस्तो टाढो अब ट्राफिक होइन त्यस्तो अब उयसमा एक्लै गयो भने ऊ हुन्छ सबै अब सामानहरू ठिकठाकै पारेर लानु पर्यो मेरो बिमारीहरू भयो भने पनि दबाईहरू नि बोक्नु पर्छ दबाईहरू बोकेर आफ्नो ऊ यो गरेर सामानहरू सबै टाढो बाटो हो त्यहाँदेखि टाडोमा यस्तो केही असुविधाहरू भयो भने अब हामीले मैले पहिला नै त सबै कुरो बोक्नु पऱ्यो अब आफ्नो सबै कुरो बोक्छु म त्यहाँनिर ऊ यो गरेर आफूले ऊ यो गर्नु पर्छ सबै कुरो लुगा फाटा सबै बोकिराख्छु आफ्नो टाढो होस् आमा बाउले पुग्नु पर्छ टाढो बाटो हो जानु पऱ्यो त्यसले गर्दाखेरि त्यही केही ऊ योहरू भयो भने एकदमै हेल्मेटहरू सबै बोकेर टाढो ऊ यो गर्नु पर्छ त्यति ऊ यो बाटो हो

त्यो सामानहरू सबै म ब्यागमै हालेर बोकिराख्छु के के चाहिन्छ त्यो ऊ यो गर्नु लागि त्यही लागि हुन्छ त म यति नै ऊ यो गर्दैछु हजुर